हाम्रो गाउँको हाम्रो गाउँमा चाहिँ धेरै घुम्ने जग्गाहरू छन् है त्यहाँ चाहिँ जस्तो अब एकदमै दामी दामी जग्गाहरू छन् घुम्नुको घुम्ने लायकको जग्गाहरू छन् है मेरै घरमाथि छन् म त्यहाँतिर घुम्नु जान्छु पुरा है तल माथितिर घुम्नु जान्छु मलाई एकदमै खुसी लाग्छ होइन त्यहाँतिर जाँदा मलाई एकदम शान्ति खालको हुन्छ जब म अब कुनै अब साथीहरूसँग आमा बाबासँग झगडा पर्छु तर म त्यो जग्गामा गएर म शान्ति फेरि त्यो हावाहरू खाँदै त्यो नदीहरू जुन हाम्रो त्यो घुम्ने जग्गाको तल भिरतिर नदीहरू छन् ती नदीहरूलाई हेर्दै बस्छु अनि हावाको मज्जाको झोकलाई म आफैमा समाउँदछु अनि यही हो मलाई त्यो एकदमै राम्रो छ जुन हिमालहरू हेर्दै आफ्नो मन परिवर्तन गर्न सक्छ हाम्रो है